एउटा झाडु लिनु पठाएको थिएँ निकै मजाको झाडु आएछ तर त्यो फेसा चाहिँ अलिक भित्रैसम्म ठोकिएको अनि डोरीले त्यो तारले अलि बलियो गरी कसेको टुप्पा चाहिँ काटेको हुनुहुँदैन झाडु चाहिँ निकै मजाको रहेछ हो त्यसले खस्रो मसिनो सबै कसिङ्गरहरू निकाल्दो रहेछ त्यही खालको अबदेखि उता तपाईँको दोकानमा झाडु ल्याउँदा त्यही खालको झाडु ल्याउनुहोस् है भाइ ल तपाईँको दोकानको चाहिँ झाडु राम्रो राम्रो आउँदो रहेछ हो